बिरुवाहरूबाट अधिक बिरुवा उत्पादन गर्नका लागि सबैभन्दा मुख्य म मलको जोगाड गर्छु गाईको मल रुख पातको पतकर र जुन चाहिँ जङ्गलबट ल्याएको जुन चाहिँ माटो हुन्छ जुन चाहिँ एकदमै मलिलो हुन्छ त्यो माटोहरू एकसाथ फिटेर म गमला या पटमा हाल्ने गर्छु र त्यसमा मो जति पनि सानो सानो बिरुवा छ त्यसलाई गाँड्ने गर्छु र प्रत्येक दिन त्यसलाई घामको किरण आउने जग्गामा राख्ने गर्छु र भुइँमा पनि मो रोप्न सक्थेँ तर भुइँमा अरू के अरे अरू फुलहरूको कारणले गर्दाखेरि त्यो कोही बेला पिल्सिने गर्छ सो त्यसैले गर्दा म यसलाई अलग्गै पटमा जहाँनिर बेसी पानी पनि नभेट्ने बेसी घाम पनि नभेट्ने जग्गामा राख्छु र राखेर यसलाई उमार्ने काम उमार्ने गर्छु